नमस्ते यो दार्जिलिङ ट्राभल एजेन्सी हो मलाई दुई अक्टोबर दार्जिलिङदेखि सिलगढीसम्म जानु छ कुन कुन सवारीहरू उपलब्ध छ होला है ए क्याब भाउस इको भेन पाउँदैछ पाउँछ है ए उसो भए मलाई दुई अक्टोबरको लागि एउटा क्याब बुकिङ गरिदिनु होस् ल